बोल्नु भएको ए के अरे तप नमस्ते तपाईँहरूको त्यहाँनेर त्यो सोध्नको लागि फोन गरेको थिएँ नि मैले कि तपाईँहरूको त्यहाँनेर घुम्ने जगा चाहिँ कस्तो कस्तो कता कता छ होला हौ हजुर हजुर हजुर अब त्यता अब राम्रो राम्रो हे उयोहरू छ भन्ने सुनेको थिएँ नि त मैले कि अन्त अब त्यस्तो उयोहरू थाहा छैन अनि त्यही त तपाईँलाई सोधौँ भनेर पनि ए तपाईँ भन्नु होस् न कता राम्रो छ अब होइन त्यता अब घुम्दा हुन्छ हजुर दार्जिलिङ जगा चाहिँ उता छ होला घुम्ने जगाहरू चाहिँ हजुर हजुर

हजुर हजुर ए हजुर हजुर त्यही त त्यता अब राम्रो भ्यु पोइन्टहरू राम्रो छ भने त अब त्यता घुम्नु पर्छ होला हो त्यही तपाईँको तपाईँलाई जानकारी लिनुको लागि चाहिँ फोन गरेको थिएँ नि अब त्यहाँको त्यहाँनेरको यताबाट त्यहाँ सिटोङसम्म जानु चाहिँ कति भाडा लाग्छ होला गाडीको म अहिले कलकत्तादेखि बोलेको हजुर हजुर हजुर

हजुर

हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हुन्छ त्यसो भए म तपाईँलाई उयो गरीकन फोन गर्छु नि है हुन्छ हुन्छ हुन्छ राखेँ ल